अहिले अहिलेको समयमा धेरै प्रकारको बिमारीहरू निस्कने गर्छ जस्तो मोटापाले गर्दा ओबेसिटी हार्ट एटेक यति धेरै हुने चान्स धेरै हुँदैछ त्यही भएर खेलकुदले गर्दा तपाईँको शरीर मात्रै होइन तपाईँको भित्रको सारा राम्रो हुन्छ अनि डाइबेटिजहरू ओबेसिटीहरू तपाईँको मोटापाहरू अलिक कन्ट्रोलमा हुने गर्छ त्यही भएर खेलकुदमा धेरै फाइदा छ